हाम्रो चाहिँ संस्कृत हाम्रो विवाह चाहिँ दुईवटा हुन्छ एउटा चाहिँ हाम्रो मगनी विवाह हुन्छ एउटा चाहिँ चोरी विवाह र त्यो मगनीमा चाहिँ हामी हामी सबै सबैको हाम्रो त्यहाँनिर पर्मिसन मागेर हामी सबै फेमेलीलाई दुईपटिको फेमेलीले सबै दुईजनाले नै हामीलाई उयो दिएर आशिष्हरू दिएर त्यसबाट दुईजना कै खुसीमा हामी सबै र यो दुईवटा कै परिवारको खुसीमा हामी गर्छौँ र एउटा चोरी विवाह चाहिँ केटाले चाहिँ केटीहरूलाई भगाएर लाने त्यो विवाह हुन्छ